धार्मिक अन्धविश्वासबारे मान्छेहरूले अझ पनि अहिले पहिलाकै जस्तै अन्धविश्वासमा मान्छेहरू यहाँ लागिपरिरहेका छन् किनभने उनीहरूले अहिले बिमारी हुँदाखेरि पनि कतिपय कुराहरू अहिले यिनीहरूले माता धामी झाँक्री लामाहरू यिनीहरूले चलाइने गर्छन् आज सिधै हामीले यो नगरेर सिधै हामीले आज यस्तो अस्पताल जस्तो एउटा वैज्ञानिक उयेसमा हामीले लग्यो भने उपचार हुने ठाउँमा पनि आज उनीहरूले पहिला यसरी अन्धविश्वास मानेर नै यिनीहरूले आज धामी झाँक्री लगाइरहेका छन् र यो चाहिँ आज यसो नगर्नु पर्ने हो